सरकारी काम गर्दाखेरि अलिकति कठिनाईहरू त आउँछै आउँछ अब व्यक्तिगत व्यक्तिगत काममा अब वकिलतिर जानु परेको छैन अब पञ्चायतको कामहरू नै गर्दा रेसिडेन्ट निकाल्दा अब त्यो रसिडेन्ट त्यो धुरीको त्यो ट्याक्स तिर्नु जाँदाखेरि भयो इनकमको सर्टिफिकेट निकाल्दाखेरि अब धेरै नै कठिनाईहरू सामना गर्नु पर्छ कोही बेला ढिलो हुन्छ कोही बेला लाइनमा लागेर प्रधान गइदिन्छन् साइन हुँदैन प्रधानको पाइँदैन सर्टिफिकेट भोलिपल्ट आउनु भन्छ त्यस्तै हो कोही बेला यस्तो यताउता त्यस्तै कुराहरू भइराख्छ भ्रष्टाचार अनुभव भनेको अब म त स्कुटी चलाउँछु अन्त स्कुटी चलाउँदाखेरि अब कोही बेला पुलिसले यसो केही भएर पक्रिँदाखेरि हेलमेट छैन कि त केही छैन कि त लाइन क्रस गऱ्यो सिधै चलान नकाटेर उनीहरूले मिला अलिकति मिला के भनिन्छ अब भ्रष्टाचार त्यस्तोमै अनुभव गरिन्छ त्यस्तो अरू भष्टाचार त्यति अनुभव त गरेको छैन अहिलेसम्म त